हेलो हजुर भन्नुहोस् न हजुर हजुर भन्नुहोस् न तपाईँ हजुर हजुर भन्नुहोस् न हजुर हजुर ए ए हजुर तपाईँ पनि न्युज कुन चाहिँ न्युज पेपर पढनु हुन्छ हौ तपाईँ चाहिँ हजुर हजुर हजुर त्यही त नि म म पनि त्यही हो म खासै त पढ्दिनँ र भए पनि यसो लोकल न्युजहरू हेर्ने गर्छु अन्त एकदम टफ हेर्नु पऱ्यो भने चाहिँ यो द इन्डियन टाइम्सहरू हेर्छु अन्त बाँकी त सबै लोकलै हेर्ने गर्छु म पनि यही हिमालय दर्पणहरू हजुर हजुर अँ अब म चाहिँ त्यो चाहिँ यहीँ हाम्रो यहाँ लोकल दार्जिलिङमै आउँछ कि अन्त यसो बजार गएको बेला चाहिँ हेर्ने गर्छु त्यहाँनिर चाहिँ अब यही अब नेसनल इन्टरनेसनलको यसो इकोनमिक्सको बारेमा हेर्ने गर्छु म चाहिँ मेन हो त्यही त हो त्यही त छ अहिले देशमा अन्त त्यसको विषयमा हेर्ने गर्छु अब लोकल त हामीले थाहा पाइहाल्छ यही के भएको छ कसो भएको छ अन्त हाम्रो यहाँ हाम्रै पहाडदेखि उताको हेर्नु पऱ्यो भने चाहिँ म यही इन्डियन टाइम्स चाहिँ एकदमै राम्रो लाग्छ त्यसमा चाहिँ हो अन्त यसो स्पोर्ट्सहरूको पनि अलिकति हेर्ने गर्छु के के हुँदैछ भनेर अन्त एकदम राम्रो मलाई चाहिँ त्यो एकदम राम्रो लाग्छ त्यो पढनु चाहिँ इन्डियन टाइम्स चाहिँ पोलिटिक्सको ब हजुर पोलिटिक्सको त एकदम खास हुन्छ नि त्यसमा मलाई चाहिँ अलिकति पोलिटिक्स भन्ने कुरा चाहिँ अलिकति खासै लाग्दैन कि त्यही भएर चाहिँ म यही मेन चाहिँ स्पोर्टस् र यो हाम्रो बिजनेस इकोनमिक्स टाइम्स चाहिँ हेर्नु हेर्ने गर्छु म चाहिँ हजुर हजुर हजुर ए हजुर हजुर हजुर अँ हजुर हजुर ए हामीले चाहिँ हजुर हजुर ठिकै भन्नुभयो अनि मेरो विचारमा चाहिँ के छ भन्दाखेरि चाहिँ यता हामीले चाहिँ यो अरू पनि हुन्छ नि जस्तै के पो यो इङ्लिस न्युज पेपरहरू द स्टेटमेन्ट्सहरू होइन त्यसमा चाहिँ अलिक हेर्ने गर्नुपर्छ हामीले चाहिँ मलाई चाहिँ लाग्छ करेन्ट अफेयर्सको लागि चाहिँ किनकि यहाँ अब हिमालय दर्पणहरूतिर त यतै अब को दिन्छ होइन ज्यादा त अब करेन्ट अफेयरको लागि त हामीले अब अलिक अलिक राम्रो न्युज पेपर लिनु पऱ्यो त्यसको लागि त अब यदि इन्टरनेसनलको बारेमा पनि जान्नु छ भने चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ अनि तपाईँले सब्सक्रिप्सन गर्नु भएको छ ए हजुर हजुर हजुर मैले पनि गर्नु त गरेको छुइनँ अब कति पर्छ त्यस्तोहरू त मलाई केही केही थाहा भएन कि यसो म गा बजारहरू यसो गएको बेला चाहिँ हेर्ने गर्छु हौ हुन्छ हुन्छ हुन्छ राम्रो हुन्छ हुन्छ म भनिदिन्छु नि हुन्छ हजुर हजुर हजुर ढुक्कै लिनुहोस् म भन्छु नि यही नम्बरमा हो म तपाईँलाई कल गर्छु नि म भन्ने गर्छु यसो हजुर धन्यवाद तपाईँलाई पनि